तपाईँ चाहिँ हाई स्कुलमा काम गर्नुहुन्छ कि प्राइमेरी स्कुलमा काम गर्नुहुन्छ अनि तपाईँहरूको स्कुलमा चाहिँ कति जना विद्यार्थीहरू छ सरकारी स्कुलमा गर्नुहुन्छ कि प्राइभेट स्कुलमा काम गर्नुहुन्छ अनि तपाईँहरू को स्कुलमा चाहिँ कस्तो कस्तो विषयहरूमा नानीहरूलाई पढाइन्छ अलिकति बताइदिनुहोस् न हजुर म चाहिँ प्राइमेरी स्कुलमा गर्छु है र तल बस्तीमा छ हाम्रो स्कुल चाहिँ प्राइमेरी सरकारी नै स्कुल हो त्यहाँ चाहिँ अब नानीहरू चाहिँ अहिलेको सरकारी स्कुलमा त्यस्तो बेसी त छैन पच्चिस तिसजना छ स्टुडेन्ट है

म्याथ साइन्स सोसियल स्टडिज जिके सबै पढाइन्छ है पढाइको साथ साथमा एक्स्ट्रा करिकुलमहरू पनि हुन्छ स्पोर्ट्सहरू पनि हुन्छ एनुअल स्पोर्ट्स गर्छौँ हामी वर्ष वर्षमा लास्टमा सेसन एन्ड हुने बेलामा एनुअल स्पोर्ट्स गर्छौँ त्यसरी चिल्ड्रेन्स डे पनि मनाउँछौँ र अब भानु जयन्ती आउँदैछ है भानु जयन्ती पनि मनाउँछौँ तेह्र तारिख जुलाई भानु जयन्ती पर्छ र त्यो दिन पनि हामी स्कुलमा नानीहरू लाई बोलाएर त्यो दिन भानु जयन्ती पनि गर्छौँ है कल्चरल प्रोग्रामहरू पनि राख्छौँ र सबै कुरोको बेसिक नलेज चाहिँ हामी दिने कोसिस गर्छौँ नानीहरूलाई